जुन चाहिँ हामी दिन प्रतिदिन प्रयोग गरिरहेको मेकअपको सामानहरू हुन्छ अहिले त्यो चाहिँ पुरा त्यसले चाहिँ हाम्रो त्वचा साथै हाम्रो हेल्थलाई धेरै नै नराम्रो प्रभाव पार्दै गइ गइरहेको हुन्छ जस्तो कि कुनै कुनै मेकअप आइटम्सहरूमा चाहिँ यस्तो यस्तो केमिकल्सहरू हालेको हुन्छ जसले चाहिँ हामीलाई स्किन क्यान्सरदेखि लिएर धेरै अरू थोक पनि हुनसक्छ जस्तो कि कतिपय कम्पनीहरूले भन्नु चाहिँ भन्छ राम्रो राम्रो प्रडक्ट्स सामानहरू युज गरेको छ यो प्रोड्युस गर्नुको लागि यो मेकअप आइटम्सहरू प्रोट्युस गर्नुको लागि तर उनी उनीहरूले त्यो प्रडक्ट चाहिँ त्यो प्रडक्ट्सहरू चाहिँ के हो भन्दाखेरि हार्मफुल केमिकल्सहरू हालेको हुन्छ त्यसमा जसले चाहिँ हाम्रो स्किन साथै हाम्रो हेल्थलाई पुरा इफेक्ट पर्छ